हेलो ए हजुर भन्नुहोस् न ए हजुर हो त हजुर भन्नुहोस् न के थियो ए हजुर हजुर हजुर ए हजुर हुन्छ छुट्टी त कि अन्त डक्टरहरू देखाउनु भयो ए हजुर के मतलब ज्वरो के भएको के भएको मतलब पानीतिर भिजेको थियो कि ए हजुर ए हजुर त्यही त अब हजुर अब छुट्टी त केही छैन अब त्यो हजुर हजुर ठिकै छ कि त्यो त हजुर हो नि अहिले त फेरि पुरा केयर गर्नुपर्छ किनभनेदेखि अब यो फ्लूहरूले त अब धेरै प्रकारले अब नानीहरूलाई त झन छिटो एटेक गरिहाल्छ है अन्त फेरि साह्रो हुँदै गयो भने हजुर हो हो हजुर हो त अब त्यो तर घरमा यसो तपाईँले अलिकति अब उयो चाहिँ गराइदिनुहोस् अलिकति पढाइ चाहिँ दिनुहोस् है किनभने अलिकति स्व उयो भएपनि अब एक दुईवटा भएपनि रट्दै चाहिँ गरोस् किनभने अब एक्जाम पनि नजिक आउँदैछ है अन्त फेरि अब एकदमै पढ्नुमा राम्रो हुनुहुन्छ नानी नि राम्रो छ नानी कि अन्त सबैसँग एकदमै राम्रो मार्क्सहरू पनि ल्याइरहेको छ अन्त यो अब अलिकति बिमार हुँदा फेरि के हुँदा फेरि फेरि त्यो हजुर एकदमै राम्रो छ क्लासमा चाहिँ पर्फमेन्स हो अन्त हजुर अलि अलिकति त्यो उयो चाहिँ यो ह्यान्डराइटिङ चाहिँ अलिकति अलिक सुधार्नु पर्ने छ कि अन्त त्यो त्यो चाहिँ तपाईँले घरमा यसो प्रेक्टिस गराइदिनुहोस् न किनभनेदेखि अब स्कुलमा हामी गराउँछौँ गराउनु त है अन्त अलिकति राम्रो चाहिँ अब रट्नुहरू सबै भन्नु अब त्यो सानोतिनो पोएमहरू के केहरू पिन छिटो रटेर छिटो सुनाइहाल्छ हो अनि त्यो लेख्ने कुरोहरू पनि सबै राम्रो लेख्छ स्पेलिङ पनि एकदमै अझै त्यसरी गल्ती गर्दैन तर त्यो लेख्दाखेरि चाहिँ एकदमै त्यो अब उयो खाल्को लेख्दाखेरि त्यो घुमाएर लेख्दाखेरि चाहिँ नबुझ्ने हुन्छ कतिवटा चाहिँ हो अन्त त्यो चाहिँ म अस्तिदेखि तपाईँसँग भेट्यो भनेदेखि कुरा गरौंँ पनि भन्दैथेँ अनि तपाईँले त्यसरी अलिकति नानीलाई उयो गरायो भनेदेखि भइहाल्छ नि ए हजुर हुन्छ त्यसो भएदेखि तपाईँ डक्टरहरूलाई चाहिँ राम्रो देखाउनुहोस् कि हजुर राम्रो ख्याल गर्नुहोस् न ल हुन्छ हवस्